हेलो दादा

तपाईँ के गर्नु हुँदैछ होला है ए हजुर हजुर ए अहिले फ्री हुनुहुन्छ तपाईँ हजुर एउटा बाहिर जाने काम थियो कि भन्दा पनि फेमिलीसँग फेमेली ट्रिप हजुर सबैजना सँगै अब सबैजनाको छुट्टी भइरहेको छ हो हजुर अनि सोचेको तपाईँ फ्री हुनुहुन्छ कि हुँदैन

हजुर सबैजना सबैजनाको छुट्टी अनि फेमिली ट्रिप भनेर सोचेको हजुर

हजुर हुन्छ त अब हामी चाहिँ प्लान गरेको के यस्तो दार्जिलिङ भएर दार्जिलिङको त्यो सबै चौरस्ता सबै जूहरू सबै घुमिस घुमेर चाहिँ उयसमा जाउँ भनेको हजुर सबै घुमेर अनि चौरस्ता सबै जू सबै दार्जिलिङ भएर यस्तो सिलगढी पनि आइदिउँ भनेर हजुर सबै दार्जिलिङ सबै घुमेर सिलगढी आएर अन्त त्यस्तै सिलगढी भएर त्यसपछि सबै सिलगढीको सबै त्यो सिटी सेन्टर उयोसहरू घुमिसकेर चाहिँ सुकनातिर चाहिँ खाना खान बसिदिउँ भनेको हामीले सोचेको त्यसरी हजुर मेन त तपाईँ नै हो अब तपाईँको तपाईँ फ्री हुनुहुन्छ कि हुँदैन है हामी त तपाईँको गाडी अब सधैँ जाने प्यासेन्जर होइन हजुर अब तपाईँकै गाडीमै जाउँ भनेर

अनि हजुर ए होइन त्यस्तो होइन हजुर अनि मम्मीले पनि भन्नु हुँदै थियो अब तपाईँको गाडी भनेर होइन हजुर सबै घुमिदिने ए हजुर हजुर सबै जू चौरस्ता अनि दार्जिलिङको त्यो जूको माथि पनि त्यो एउटा नयाँ दोकान खोलेको छ अरे हो हजुर त्यसको माथि पनि गयो भने हुन्छ है हजुर हजुर सबैजना अब है त्यो नयाँ दोकानमा फेमिलीको लागि पनि अब केही किनिदिउँ होइन मम्मी ड्याडी हजुर अन्त हजुर सबै अब सबैजना गेट टुगेदर भएको बेलामा भेटेर चाहिँ मजाले इन्जोई गरिदिएर चाहिँ आउँ भनेको अब दसैँको छेकमा होइन टाइम पनि पाउँदैन त्यति अब त्यसपछि त हजुर त्यही भएर चाहिँ अब दसैँको छेकमा सबैजनालाई टाइमपास पनि हुन्छ अनि इन्जोइमेन्ट इन्जोइ पनि हुन्छ भनेर हजुर ए ठिकै हो त्यो उस् उस्तोमा पनि होइन अब अब उता खासमा चाहिँ उता गाडी भन्नु हुँदै थियो उता उसले काकालाई तर हजुर मम्मीले चाहिँ तपाईँको भन्नु भयो तपाईँले मिलाइदिनु पनि हुन्छ होइन अनि काहीँ गयो भने पनि अब ठिकै सबै चिन्नु पनि हुन्छ भनेर पार्किङको उसहरूको होइन तपाईँलाई आइडिया पनि छ भनेर हजुर हजुर पहिले चाहिँ हामी सिधै दार्जिलिङ जाउँ त्यसपछि चाहिँ त्यहाँ सबै घुमिहरू सकेर त्यो हजुर दार्जिलिङबाट झर्दै झर्दै सिलगढीमा यो सिलगढी आउँ अनि सुकना सुकनातिर खाना खाए पनि हुन्छ है हजुर सुकनामा चाहिँ खाना खाइदिउँ अन्त हामी हजुर ज सुकनामा पनि खाना खाइदिउँ त्यो अनि सिटी सेन्टरहरू पनि जाउँ न अन्त घुम्नु है यसो टाइम पास अब गेट टुगेदर भएको बेलैमा त हो होइन

ए हजुर अब सबैजना सँगै हुनुहुन्छ भने अनि उस मम्मीको पनि इच्छा होइन जाने घुम्ने सबै फेमेली सबैसँग

ए मलाई त चिन्नु भयो नि है तपाईँले म तपाईँकै गाडी लिन्थ्येँ नि पहिला पनि सुनामी बहिनी हजुर हजुर होइन म त चिनेन जस्तो लाग्यो कि तपाईँले अनि ए

अनि अनि पैसा चाहिँ कति लिनुहुन्छ तपाईँले चार हजार आमामा साह्रै बेसी भएन चार हजार त हजुर अब हामी सधैँ तपाईँकै गाडीमा जान्थ्येँ अलिकति तपाईँले अलिकति तपाईँले नै उयो गरिदिनुहुन्छ घटाइहुन्छ होइन अब सधैँ जाने तपाईँकै प्यासेन्जर है हामी हजुर अलिकति कम्ती गरिदिनुहोस् न ल पच्चिस बिस पच्चिसमा हजुर पच्चिसहरू मिलाइ दिनुहोस् न हुन्छ त पच्चिस हुन्छ त पच्चिस है हुन्छ हुन्छ त भोलि टाइमिङ चाहिँ आठ आठ बजेतिर निस्किन्छु हामी हजुर आठ हुन्छ त पच्चिसमा मिल्यो है हुन्छ थ्याङ्क यू हुन्छ